चित्रकलामा त धेरै सुबिस्ता त हुन त हुन्छ तर कोही कोही बेला धेरै जस्तो मिस्टेकहरू भइरहेको हुन्छ किनभने जब हामी पेन्टिङ गर्छ त्यति बेला पानीहरू छेउ छेउमै हुन्छ त्यसले घोप्टिँदाखेरि कति अब त्यो बनाएको मेहनतले बनाएको बिग्रँदै जान्छ होइन तर त्यसमा जानुको लागि म केही न केही अब आइडियाहरू लगाएर केही न केही बनाइहाल्छु अन्त कति बेला चाहिँ त्यो पेपर जुन हुन्छ जसमा हामी पेन्टिङ गर्छ त्यो राम्रो खाले हुँदैन त्यसले गर्दाखेरि कति भिजेर फ्यात फुत होला जस्तै हुन्छ हो त्यसलाई चाहिँ अलिक राम्रो गर्नको लागि अरू अर्को डबल पेपर गरेर चाहिँ त्यसलाई सुकाउनु कोसिस गर्छु हो अन्त कति कोही कोही बेला चाहिँ पेन्टिङहरूमा के हुन्छ भने जब हामीले पेन्टिङ गर्छ तर अरू रङ्ग मिसेर गर्दाखेरि त्यसको टेक्स्चर नै जान्छ होइन त्यो टेक्स्चर जानुको ला जानु लाग्दाखेरि चाहिँ त्यो टिस्यु पेपरले मजाले त्यसलाई सुकाउने गर्छु हो अन्त कति पेन्टिङहरूमा चाहिँ स्केचहरू गर्दाखेरि कति अब आँखा बनिँदैन कति मुख बनिँदैन नाक बनिँदैन त्यसको बडी पार्टहरू कति बनिँदैन बडी पार्टहरू बनिँदैन तर पनि त्यसलाई मेटाएर फेरि सु सुधारेर त्यसलाई मजाले बनाउने त्यसलाई सेप दिनुको लागि गर्न लागि लाग्छु हो अन्त कोही कोही बेला चाहिँ अब त्यो पेन्टिङ गर्दै गर्दाखेरि कसैको अब टेक्स्चर जस्तो कि कलरहरू मिल्दैन कोही राम्रो देख्दैन हो तर म त्यसलाई सुधार्नको लागि अलिक कुनै रङ्गले राम्रो देख्छ कि भनेर त्यसलाई त्यो पेन्टिङमा लगाउँछु अनि त्यसले अलिक भए अब राम्रो देख्नु हो यस्तो गर्नु लाग्छ